दार्जिलिङ जिल्लाको विशेष गरेर आर्थिक व्यवस्थापनका लागि महत्त्वपूर्ण उद्योगहरू र व्यावसायिकको रूपमा चाहिँ विशेष गरेर चियाबारी नै रहेको छ मूलभूत दार्जिलिङका अधिकांश यानि कि सत्तर प्रतिशत मानिसहरू नै चियाबारीसँग चिया उद्योगसँग जोडिएका छन् र त्यहाँबाट आएको एउटा प्रमुख आयस्रोत नै चियाबारी रहेको छ भने पछि पछि अहिले आइरहेको समयमा चाहिँ होटल व्यवस्थान गरेर पनि आफ्नो दैनिक जीवनयापन गर्नको लागि सामान्यदेखि ठुलठुला होटलहरूसम्म पनि सञ्चालन गरेर आफ्नो आयस्रोत बढाउन क्रियाशील रहेका मानिसहरू पाइन्छन् विशेष गरेर होमस्टे अहिले होमस्टे सञ्चालन पनि पाहाडमा विशेष दार्जिलिङ जिल्लामा होमस्टेको सञ्चालन पनि भइरहेको छ जसमा गर्दाखेरि चाहिँ विभिन्न पर्यटकहरूको आवागमन अधिक मात्रामा हुने गरेको छ जसका कारण चाहिँ मानिसहरूले होमस्टे सञ्चालन गरेर पनि आफ्नो आयस्रोत आफ्नो जीवनयापनलाई सुदृढ पार्न सक्षम बनिरहेको यति बेला देखिन्छन् र विशेष गरेर यी व व व्यवसायबाट चाहिँ अब चुनौतीको सामना चाहिँ विशेष गरेर यसमा चाहिँ मौसमको पनि निकै प्रभाव पर्ने गर्दछ किनभने पाहाड चाहिँ एउटा विशेष गरेर पाहाड चाहिँ तपाईँको पैह्रो जाने विशेष डर पनि पाहाडको विभिन्न स्थानहरूमा रहन्छ र विशेष गरेर पानी यो बर्खाको अवधिमा चाहिँ होमस्टे र होटल व्यवसायहरूलाई चुनौतीको रूपमा उनीहरूले सामना गर्नुपर्ने पनि देखिन्छ तर अधिकांश रूपमा सामान्यतया यी व्यवसायहरूद्वारा नै दार्जिलिङ जिल्लाको आर्थिक व्यवस्थाको लागि एउटा महत्त्वपूर्ण उद्योग र उद् उद्योगको क्षेत्र हुनसक्छ